यदि अब त्यो गभर्मेन्टले दिएको एडहरू हो भने त ठिकै छ तर फाल्टु जुन चाहिँ अब सानो सानो या त ठुलै पनि कुनै एउटा फाइनेन्सको लोनहरूको लागि मान्छेहरूले जब पत्रिकामा एडहरू पढ्छन् त्यो कारण त्योहरू चाहिँ म सानो या त घरेलु उद्योगहरूको लागि चाहिँ म दिन चाहन्न किनभने कत्तिवटा कुरोमा फ्रडहरू हुन सक्छन् अनि अब घरेलु भनेपछि त अब आफ्नो गाउँकोहरूलाई त उनीहरू त अब अलिकति अब पहिल्यैदेखि नै अब आफ्नो फाइनेन्सियली धेरै अब स्ट्रोङ त्यस्तो स्ट्रोङ हुँदैन जसमा चाहिँ रिस्क लिँदाखेरि चाहिँ उनीहरूले बादमा गएर फेरि कभर गर्न सकोस् भनेर त्यही कारण चाहिँ म चाहँदिन यो कुरो चाहिँ